नमस्कार भारतको खानाहरूको विषयमा बात गर्नको लागि एउटा भारतीय व्यक्ति कोहीबाट सुन्नु भन्दा राम्रो के नि हुने छ र हजुर भारतमा धेरै धैरै धेरै प्रकारका खानाहरू छ स्पेसली भारत एउटा मसलादार खानाको लागि चर्चित भएको एउटा कन्ट्री हो भारतमा धेरै मसलाहरू स्पाइसेस ज्यादातर स्पाइसेस हुन्छ अनि पिरो मसलाहरूको पुरा प्रयोग गरिने गर्छ भारतीय खानाहरूमा हाम्रो मासु मङ्स सबै सबै सबैको मसलाहरू हुन्छ सबै धेरै मसलादार हुन्छ प्रायः खानाहरू हाम्रो जग्गा जग्गा जग्गा कन्ट्रीको साउथ नर्थ इस्ट वेस्टहरू देखि जग्गा जग्गामा फाल्टै खाना मसलाहरूको प्रयोग गरिन्छ भारतमा जस्तै भारतको साउथमा साउथ इन्डियन फुडमा इडली डोसा यिनीहरूको खानाहरूमा मसलाहरू ज्यादातर प्रायः धेरै नै भएको मात्रामा पाइन्छ अनि नर्थ इस्टहरूतिर सा सिम्पल खानाहरू हुने गर्दछ मसला कम्ती भएको त्यहाँदेखि तपाईँको नर्थ इन्डियाहरूमा अनि सेन्ट्रल इन्डियामा सेन्ट्रल भारतमा मसलादार खानाहरू पाइने गर्छ भारतको सबैभन्दा चर्चित खाना बिर्यानी हुन्छ बिर्यानी बिर्यानी बिर्यानी हुन्छ चिकन बिर्यानी मटन बिर्यानी त्यहाँदेखि सबै अरू बिर्यानीहरू पाइन्छ त्यहाँदेखि त्यस त्यसमा धेरै मसलाहरूको प्रयोग गरिएको छ प्रायः अब कुनै फरेनको मान मनुष्यहरूले त त्यो धेरै पिरो स्पाइसी लाग्ने गरिन्छ तर प्रायःले नै यो अलिक मन पराउँछ पनि त्यहाँदेखि भारतमा प्रायः हामी स्यालेडहरूको बदली भात चावलको प्रयोग गरिन्छ राइस राइस प्रिफर गरिने गर्छ भारतमा ज्यादातर नर्थ इस्ट इन्डियातिर यो चामल प्रयोग गरिन्छ खानुमा न रेदर द्यान स्यालेड त्यहाँदेखि भारतमा स्पाइसेसको थ्रु सबै अरू कन्ट्रीहरूमा चिनाजान हुन्छ